दार्जिलिङ जिल्लमा मुख्य यातायात विकल्पहरू के के छन् भन्दा हाम्रो मुख्य पहिलो नम्बरमा आउँछ सडक जसमा चाहिँ हाम्रो हाम्रो राज्य यातायात बसेसहरू कुद्छन् हाम्रो लोकलहरू जो कि हाम्रो यहीँको बसोबासहरू हुन्छन् उनीहरूले ट्याक्सी प्राइबेट ट्याक्सीहरू चलाउँछ र कतिवटा यहाँ हाम्रो प्राइभेट ट्याक्सी एजेन्सी ट्रान्सपोर्ट एजेन्सीहरू पनि छ उनीहरू पनि चल्छ र दोस्रो नम्बरमा हाम्रो यहाँ रेलवे पनि छ जो कि हाम्रो सिलगढी टू दार्जिलिङ चल्छ यो हामी प्रायः हामी हेर्छौँ यो चाहिँ हाम्रो प्रायः पर्यटकहरूको लागि चल्छ र दार्जिलिङ जिल्लामा एयरपोर्टको केही साधन छैन